मेरो विचारमा चाहिँ म ग्रामीण ठाउँबाट भएको हुनाले गर्दा मेरो विचारमा चाहिँ अलिक यात्री र पर्यटकलाई प्रेर प्रेरित गर्नको लागि चाहिँ मेन कुरा याद गर्नु पर्ने कुरा चाहिँ साफ सफाइ र अहिले त इको भिलेज भन्छ प्लास्टिकहरू नजलाउने त्यस्तै प्रकारले नै पर्यटकहरूलाई चाहिँ प्रेरित गर्नु चाहन्छु किनभने ठुल्ठुलो बिल्डिङ बनाएर सपिङ मल बनाएर त उनीहरू ग्रामीण क्षेत्रमा त्यस्तो उनीहरू पर्यटक आउँदैन किनभने उनीहरू सहरमा बस्नेहरू हुन् उनीहरूले त्यो भन्दाखेरि ठुलो राम्रो बिल्डिङहरू सपिङ मलहरू त्यहीँ देखेका हुन्छन् र उनीहरू यदि ग्रामीण क्षेत्रमा आउन चाहन्छन् भने पर्यटकहरू आउन चाहन्छन् भने चाहिँ त्यो चाहिँ ग्रामीणकै एक्सपिरियन्स गर्नको लागि चाहिँ उनीहरू आउँछ र हामीले चाहिँ हाम्रोमा जे छ त्यसलाई ध्यान दिएर त्यसलाई नै बढाएर चाहिँ जस्तै इको भिलेजहरू त्यस्ताहरू गराएर खानपिनहरू पनि हाम्रोमा जे छ ग्रामीणमा हुने हामीले लोकल फुडहरू त्यस्तातिर लोकल आइटम लोकल डिसहरूतिर लोकल सामग्रीतिर त्यस्तोपट्टि ध्यान दिएर लोकल आर्ट एन्ड क्राफ्टतिर ध्यान दिएर चाहिँ प्रेरित गर्नु चाहिँ सक्छौँ त्यसरी चाहिँ र सपिङ मलहरू बनाएर चाहिँ फाइदा देख्दिनँ म चाहिँ